हलो अहिले ठिकै छु हजुर म अस्ति कहाँ अस्तिको हप्ता नि म टेस्ट गरेको थियो

गर्दैछु पुरा बेराउँदैछु खानापिनामा मेरो यो हप्ता नि थाइरोइड टेस्ट गराउँछु

चिनीको बदली गुँड खानुहुन्छ अँ अनि त नि निमपत्ता खानुहुन्छ नि हजुर सिस्ट छ सिस्टर तिन महिनामा चेक गराउनु हुन्छ मेरो मेरो यो पालि तिन महिना भयो हुन्छ सिस्टर म अहिले गर्छु ल अहिले गर्छ